मेरो नजिकैको पर्यटकीय स्थलहरू हेर्नुपर्दा बतासिया लुप जहाँ ट्रेनको लुप मात्र नभएर सहिदहरूको स्मारक वा स्मृति चिन्हहरू छन् साथै त्यहाँ पर्यटकहरूले नेपाली वेशभूषाहरू लगाएर फोटोहरू खिचिरहेको पनि हामी देख्छौँ त्यस्तै गरी दार्जिलिङको चौरास्तामा आदिकवि भानुभक्त आचार्यको सालिक पनि छन् साथै दार्जिलिङ मेन टाउनमा नेपाली खाना जस्तै नेपाली थाली सेलरोटी आदि अनि साथसाथै टिबेटन खाना जस्तै लाफिङ सेप्टा आदिहरू पाइन्छ